मेरो म भूषण तामाङ र तकभर दार्जिलिङ तकभर निवासी र अहिले घडी म हिमालय दर्पण कार्यालयमा म कार्यरत छु र मेरो म पहिला सिक्किम नेपालमा एउटा बोर्डिङको स्कुलमा टिचिङ गर्थेँ र अहिले आएर चाहिँ यो दार्जिलिङ हिमालय दर्पण कार्यालयमा कार्यरत छु